हेलो हजुर

हजुर हजुर ए हजुर हजुर यहाँ हाम्रो ए तपाईँ कहिलेसम्ममा आइपुग्नुहुन्छ ए यहाँ हाम्रो यहाँ लामा ट्राभल्स छ कि तपाईँ लामा ट्राभल्स यहाँनिर एचडी लामा रोडको त्यहाँनिर कि त्यहाँ आउनुभयो भने तपाईँलाई गाडी गर्नुहुन्छ होला होइन भेकल गर्नुहुन्छ त्यस्तो छ भने चाहिँ तपाईँले अब कतिको टुर प्याकेज तपाईँले कस्तो लिनुहुन्छ टाढोको कि दार्जिलिङभित्रको मातै हो कि दार्जिलिङभित्रको मात्रै हो भने तपाईँले यहाँ सेभेन पोइन्ट पर्छ होइन त्यो सेभेन पोइन्ट सेभेन पोइन्ट भित्रमा तपाईँले बिहान साढे तिनमा सनराइज टाइगर हिल भयो त्यहाँदेखि सिधै आएर साढे तिनमा चाहिँ यहाँबाट दार्जिलिङबाट हिँड्नुपर्छ जामसाम गर्दाओर्दा खेरि उता त्यो सेभेन पोइन्टमै आइहाल्छ तपैाईँलाई त्यो प्याकेज हुन्छ प्याकेज त्याँदेखि त्यो प्याकेज भएपछि तपाईँले सनराइज पनि हेर्नुसक्नुहुन्छ त्यहाँबाट सिधै आएर बतासे लुप बतासे लुपपछि त्यहाँ डाली मोनस्ट्री त्यहाँदेखि तपाईँ सिधै आएर रक गार्डन रक गार्डनदेखि तपाईँलाई लान्छ सिधै पर रोपवे र टी गार्डन त्यहाँदेखि जू त्यतिमा तपाईँको पैँतिस सौ जस्तो पर्छ पैँतिस सौ जस्तो पर्छ त्यतिको चाहिँ सेभेन पोइन्ट

यो चाहिँ फिक्स रेट हो आजै यता अहिले भर्खर सिजन सुरू भयो अब सिजनको टाइममा हो भने त गाडी पाउँदैन त्यसले गर्दा महँगो पर्छ अन्त तपाईँले मिरिकतिरको गर्नुभयो भने चाहिँ त्यो सिजन भर्खर सुरू भयो अब अक्टोबरदेखि सिजन लाग्छ हजुर होइन होइन तपाईँले सेभेन पोइन्ट बुकिङ गर्नुभयो भने फुल प्याकेज गर्नुभयो भने तपाईँलाई फर्स्ट साढे पाँचमा सनराइज हुन्छ त्यो देखाएर सिधै ल्याएर बतासे लुप त्यहाँदेखि त्यहाँ डाली मोनस्ट्री त्यहाँबाट सिधै रक गार्डन त्यो चाहिँ प्याकेजमै आउँछ प्याकेजभित्रै आउँछ तपाईँले पैँतिस सौमा यो डल्लै घुम्नु सक्नुहुन्छ त्यो चाहिँ एकैदिनमा हुने हो यो एकैदिनमा हुन्छ बिहान तपाईँको तपाईँ होटेलबाट चाहिँ होटेलबाट तिन बजी निक्लिनु पऱ्यो तिन बजी निक्लेपछि तपाईँको दिनभरिको टुर भयो त्यो त्यहाँदेखि तपाईँ फाल्टो जग्गा जानुहुन्छ भने चाहिँ मिरिक छ सुके मानेभन्ज्याङ छ अझ लामो ट्राभल गर्नुहुन्छ भने अझै टोङ्लुहरू छ माथि यस्तै छ ए हजुर हुन् हुन्छ आएर तपाईँले एचडी लामा रोडमा लामा ट्राभल्स भनेर सोध्नुहोस् कि एचडी लामा रोडमा लामा ट्राभल्स लामा रोड हजुर एचडी लामा रोडमा लामा ट्राभल्स हजुर हजुर त्यहाँनिर तपाईँले यो नम्बरमा कन्ट्याक गर्दा पनि हुन्छ दार्जिलिङ आएपछि म तपाईँलाई भाइहरू पठाइदिइहाल्छु हजुर मेरो यहाँ अफिसकै नम्बर हो हजुर हजुर

हजुर हजुर हजुर लामो हुन्छ भने तपाईँको त्यो दार्जिलिङको सेभेन पोइन्ट घुमघाम गरेर तपाईँको के अरे मिरिकको त्यहाँदेखि उता टोङ्लुको योहरू योहरू लिँदा नि भयो यिनीहरू टा टाढो पर्छ त्यसले गर्दा एकदिन लाग्छ यसको साइड सिन छ हुन्छ हुन्छ हुन्छ